एउटा पेसाको रूपमा माछा मार्ने काम गर्नु पाउँदा मलाई खुसी लाग्छ किन भन्दाखेरि माछा मार्दाखेरि अब प्रकृतिको नजिकमा जान पाइन्छ हो अब पहिलो कुरा त कुनै प्रकारको प्रदुषण हुँदैन अब त्या न त ध्वनी प्रदुषण हुन्छ हो हल्ला हुन्छ न त्यहाँ धुलो नै हुन्छ अब हुनु चाहिँ अलिकति डर चाहिँ हुन्छ जस्तै खोलाहरू बढ्ने डर हुन्छ तर अब त्यस त्यसबेला चाहिँ जोगिनु पर्ने हुन्छ डर चाहिँ हुन्छ तरै पनि यो काम गर्दाखेरि चाहिँ कसैको कसैलाई केही प्रकारको अब कस्तो भन्दाखेरि कसैको प्रेसर हुँदैन अब सिदै भन्दाखेरि प्रेसर हुँदैन अनि म मेरो इच्छा अनुसार मलाई गर्नु मन लाग्यो गऱ्यो गर्नु गर्नु मन लागेन भने गरेन भन्ने प्रकारको आफ्नो धुनमा म गर्नु पाउँछु आफू खुसी मलाई मेरो समयमा आफूले भ्याएको बेलामा हो अनि गर्न पाउँछु अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि केही पऱ्यो भने म झट्टै छोडेर काम गर्दागर्दै छ्ट्ट छोडेर जान सक्छु अब छुट्टी सुट्टी कसैलाई माग्नु परेन सजिलो हुन्छ त्यो कुरा चाहिँ मलाई क्या रोचक एकदम मनपर्ने मज्जा लाग्छ क्या त्यहाँदेखि अर्को कुरा चाहिँ यो चाहिँ कसरी अरू पेसाभन्दा फरक छ भन्दाखेरि चाहिँ अब भिन्नै छ नी यो अब कस्तो भन्दाखेरि अरूमा चाहिँ प्रेसर हुन्छ जस्तै अब यो यो गर आजभित्रमा यति गरेर बुझा भन्ने हुन्छ तर त्यस्तो हुँदैन क्या यो चाहिँ अब आफ्नो जीविका चलाउनु छ अनि परिवारको जिविका चलाउनु छ अनि अब मैले दिनभरि काम गर्दाखेरि मैले हाजिरा बसेर पनि अझै धेरै पनि मेरो कमाइ भइहाल्छ अनि मलाई कुनै प्रकारको प्रेसर हुँदैन सजिलैसँगले मैले मेरो जिवि जीविका मैले चलाउनु सकिहाल्छु त्यसैले गर्दाखेरि यो अरू पेसाभन्दा चाहिँ धेरै फरक छ